छनौट गर्नदियो भने म समाचारपत्रको हेडलाइन्सहरू म अझै पढ्न चाहन्छु किन भन्दाखेरि हेडलाइन्स पढ्नुको लागि धेरै नै न्युजहरू पढिसक्छ अब एकैछिनमा